दार्जिलिङ जिल्लामा रोजगारी र जिविकोपार्जनका मुख्य स्रोतहरू धेरै छन् जस्तै कृषि क्षेत्रमा खेतीपाती भयो इस्कुसको खेती अलैँची अदुवा अम्लिसो सिन्कोनाको खेती भयो चियाको खेती भयो यसबाहेक मौरी पालन सुँगुर पालन यी स्रोतहरू पनि दार्जिलिङ जिल्लामा जिविकोपार्जनका मुख्य स्रोतहरू हुन् यसबाहेक दार्जिलिङका धेरै मानिसहरू भनौँ युवाहरू जागिरका निम्ति सेनामा सिपाहीमा भर्ना भएर जान्छन् यो पनि रोजगारीको एउटा मुख्य स्रोतका रूपमा लिन सकिन्छ यसबाहेक मानिसहरूले यो पर्यटन उद्योग दार्जिलिङको अझ राम्रो एउटा व्यवसायको रूपमा फस्टिएको उद्योग हो जस जस्तै यसबाहेक अहिले पर्यटनहरूको निम्ति पर्यटकहरूको निम्ति होमस्टेहरूको जुन प्रकारको विकास भइरहेछ त्यो पनि दार्जिलिङ जिल्लामा देखिएको जिविकोपार्जनका मुख्य स्रोतका रूपमा लिन सकिन्छ दार्जिलिङ जिल्लामा अथवा मानिसले सरकारी जागिर वा निजी जागिरलाई नै किन प्रथ प्राथमिकता दिन्छन् भने जागिर भन्नु नै मानिसले आफ्नो भविष्य सुरक्षित गर्नका निम्ति गरिने काम हो यसैले मानिसले कि त सरकारी जागिर गर्छन् र सरकारी जागिरबाट कसैलाई सरकारी जागिर प्राप्त भएन भने उनीहरूले निजी जागिरलाई प्राथमिकता दिन्छन् सबैभन्दा पहिला मानिसको जागिरको प्राथमिकता भनेको नै सरकारी जागिरलाई दिन्छन् तर जब सरकारी जागिर प्राप्त हुँदैन तब मानिसहरू निजी जागिरपट्टि लाग्दछ हाम्रो दार्जिलिङ जिल्लामा बेरोजगारीको सङ्ख्या दिनदिनै बढिरहेको छ यो बेरोजगारी बढ्नुको मुख्य कारण चाहिँ मलाई के लाग्छ भने एउटा शिक्षामा कमि भनौँ भने पनि दार्जिलिङमा प्रत्येक घरमा नै हामी ग्राजुएटहरू पाउँछौँ यसैले म शिक्षालाई बेरोजगारीको नाम दिन सक्दिनँ तर जु जुन प्रकारले मानिसले आफूमा स्वनिर्भर भएर कामहरू गर्छन् जुन प्रकारले मानिसले सोच्छन् कि सरकारी जागिर मात्रै एउटा यस्तो जागिर हो जसले हाम्रो भविष्यलाई साकार तुल्याउँछ यसप्रकारको सोचले गर्दा दार्जिलिङ जिल्लामा बेरोजगारी बढेको मलाई लाग्छ यसैले मेरो सुझाउ चाहिँ के छ भने जागिर भन्ने कुरा सरकारी मात्र हुँदैन निजी जागिरलाई पनि हामीले प्राथमिकता दिनुपर्छ अथवा त्यसमा पनि ध्यान दिनुपर्छ